इकार्ट कम्पनी हो डेलिभरी कम्पनी मेरो नाम चाहिँ प्रणय लामा हो म दस माइल गुम्बाहट्टामा बस्छु र आज भन्दा एक हप्ता अगाडि मैले तपाईँहरूको कम्पनीबाट तपाईँहरूको अनलाइन पोर्टलबाट चाहिँ मैले एउटा फुलको एड्भरटिजमेन्ट देखेको थिएँ र मलाई फुल चाहिँ साह्रै मनपरेको थियो अनि मैले बिसवटा गोटा त्यो फुल मगाएको थिएँ तपाईँहरूको त्यो कम्पनीबाट र हिजमात्र त्यो प्याकेज मेरोमा आइपुग्यो तर प्याकेज खोलेर हेर्दाखेरि चाहिँ त्यो जुन चाहिँ फुलहरू छ प्राय चाहिँ त्यो राम्रो प्याकेजमा नभएको कारणले प्याकेजिङ एकदमै राम्रो स्तरको प्याकेजिङ नभएकोले गर्दाखेरि चाहिँ त्यो फुल चाहिँ मेरो नष्ट भएछ अब मैले हालेको पैसा चाहिँ मलाई एकदमै नोक्सान हुन्छ अनि तपाईँहरूलाई पनि म जानकारी दिन चाहन्छु जसरी तपाईँहरूले त्यसरी इन्टरनेट पोर्टलमा फुल देखाउनुहुन्छ त्यो फुल भन्ने एकदमै नाजुक हुन्छ जब तपाईँहरूले यसरी डिलिभर गर्दाखेरि एकदमै जोगाएर डिलिभर गर्नुपर्ने हुन्छ नत्र भने जे कुरो तपाईँहरूले तपाईँहरूको पोर्टलमा देखाउनुहुँदैछ त्यो स्वरूप त्यो फलस्वरूप चाहिँ कस्टमरले तपाईँहरूको कस्टमरले चाहिँ त्यो हिसाबले पाएको हुँदैन र काहीँ न काहीँ एउटा मार्केटमा तपाईँहरूको भ्याल्युएसन अलिक कम्ती भएर जानुसक्छ त्यसर्थ मलाई चाहिँ के गुनासो छ भने यसरी जब तपाईँहरूले फुलको एड्भर्टिजमेन्ट गर्नुहुन्छ भने तपाईँहरूले त्यो फुल एड्भर्टिजमेन्टदेखि लिएर कस्टमरको घर आइन्जेलसम्म तपाईँहरूको जिम्मा हुन्छ त्यो फुल त्यसरी नष्ट भयो भने चाहिँ हामीलाई चाहिँ धेरै नै नोक्सान भएर जान्छ त्यसर्थ म तपाईँहरूलाई भन्न चाहन्छु हेर्नुहोस् यो जुन चाहिँ लागेको पैसा छ मैले एकदमै मिहिनेत गरेर कमाएर त्यो फुल किनेको हो र मलाई धेरै आशा पनि थियो तपाईँहरूको इन्टरनेटमा जब त्यो पोर्टलमा जब हेरेँ मैले जुन चाहिँ अनलाइन साइट छ तपाईँहरूको त्यो साइटबाट जब मैले हेर्दाखेरि मलाई एकदमै राम्रो लागेको थियो फुल र नै मैले इच्छा लागेर तपाईँहरूकोबाट त्यो फुल मगाएको थिएँ तर इच्छा स्वरूप चाहिँ त्यो फुल आइपुगेन मलाई चाहिँ एकदमै नराम्रो लाग्यो र म चाहिँ के भन्छु भने मेरो पैसा चाहिँ तपाईँहरूले रिफन्ड गर्नुहोस् यसमा झन्डै बिसवटा मगाएकोमा दसवटा त ड्यामेजै छ अब त्यो दसवटा चाहिँ तपाईँहरूले कसरी त्यसको तपाईँहरूले मलाई रिफन्ड गर्नुहुन्छ पैसा या तपाईँहरूले फुलै मलाई दिनुहुन्छ त्यो पनि तपाईँहरूले भनिदिनुपऱ्यो र म तपाईँहरूलाई अझै एउटा जानकारी दिन चाहन्छु जब मैले यो फुल ड्यामेज पाएर धेरैचोटि मैले फोन गरिसक पनि बल्लबल्ल तपाईँहरूको फोन पनि लाग्दैछ तपाईँहरूको जुन चाहिँ यो कस्टमर केयर जुन चाहिँ यो छ त्यो पनि तपाईँहरू ठिक गर्नुपर्छ जुन चाहिँ नम्बर दिएको छ लाग्ने नम्बर त्यसमा हाल्नुहोस् र जुन चाहिँ टोल फ्री नम्बर तपाईँहरूले दिनुभएको छ त्यो टोल फ्री नम्बर पनि तपाईँहरूले ठिक हाल्नुहोस् कारण कम्प्लेन गर्दाखेरि चाहिँ कम्प्लेन सुन्ने मान्छे हुनुपऱ्यो जुन चाहिँ गुनासो छ त्यो गुनासो सुनिदिने व्यक्ति हुनुपर्छ फोनमा त्यो फोन पनि तपाईँहरूको ठिकसँग लागेको छैन त्यसर्थ म तपाईँहरूलाई भन्न चाहन्छु तपाईँहरूले छिट्टो त्यो फोनको पनि त्यो गर्नुहोस् म जस्तो धेरै यस्तो मान्छे होला जसले चाहिँ मान्छेहरू होला जसले चाहिँ फुल देखेर अर्डर गऱ्यो त्यो अर्डर गरेसाथ वापत त्यो फुल चाहिँ सायद उनीहरूकोमा नि ठिक आइपुगेन भने उहाँहरूले पनि सायत त्यो फोन नम्बर देखेर नि तपाईँहरूलाई फोन गऱ्यो होला अन्त फोन चाहिँ लागेन धेरैचोटि फोन गरिसकेर मात्रै लाग्दैछ अब यो चाहिँ तपाईँहरूको लाइन बिजी भएर हो कि के भएर भएको हो यो कुरो अब थाह छैन तैपनि जब हामी कस्टमरले तपाईँहरूको कुनै पनि प्रडक्ट लिन्छ कुनै पनि चिजको हामीले तपाईँहरूकोबाट अर्डर लिन्छौँ भने हामीले किन्छौँ भने तपाईँहरूले त्यसको पनि एकदमै खयाल राख्नुपर्ने हुन्छ किनभने बिजनेस भन्ने कुरो व्यापार भन्ने कुरा चाहिँ आजको लागि मात्र होइन सालौ साल चल्नुपर्ने हुन्छ एउटा सम्बन्ध तपाईँहरूले बनाउनुपर्ने हुन्छ र सम्बन्ध बनाउनको निम्ति चाहिँ तपाईँहरूले यस्तै सानो सानो कुराहरू तपाईँहरूको बिजनेसको जस्तो कस्टमर केयर भयो तपाईँहरू डेलिभरी भयो अनलाइनमा कुन चाहिँ पोर्टल ओ अनलाइन पोर्टलमा कुन चाहिँ प्रडक्ट तपाईँहरूले डिस्प्ले गर्नुहुँदैछ त्यो सबै कुरोहरू ध्यानमा राख्नुपर्छ अन्त मात्रै एउटा कस्टमरको विश्वास तपाईँहरूले जित्नु सक्नुहुन्छ त्यसर्थ यो सबै कुरो तपाईँहरूले ध्यानमा राख्नुभयो भने चाहिँ तपाईँहरूको जुन चाहिँ यो अनलाइन बिजनेस छ इकमर्स जुन चाहिँ बिजनेस छ त्यो इकमर्स बिजनेस एकदम राम्रो चलेर जान्छ र यो दसवटा फुल जुन चाहिँ ए बिसवटा फुल जुन चाहिँ किनेको छु मैले मैले भने दसवटा चाहिँ तपाईँहरूको ड्यामेज छ अब यसलाई तपाईँ त्यो ड्यामेज रिफन्ड गर्नु सक्नुहुन्छ या तपाईँले नयाँ फुल दिनुहुन्छ त्यो पनि तपाईँले कृपया मलाई भनिदिनुपऱ्यो धन्यवाद